के छ हालखबर है ठिकठाकै छ यसपालि दसैँमा म आउँदैछु है के छ स्पेसल मेरो लागि के पकाउँछस् भन् त लु के आउँछ तँलाई पकाउनु सुँगुरको मासु अँ मनपरिरहेको छ नि अब मनपरिरहेको छ नि अब त्यो त अल टाइम फेभरेट अँ ल ल म मात्रै आउँदिनँ नि त अरू पनि अरू पनि आउनुहुँदैछ नि त ए ल ल पाहुना आएकै छैन मिठाईको डिमान्ड पो गर्छ यसरी त भाग्छ है पाहुना गाँठे अरे पुरा चेन्जेस है साथी आम्मामामा दक्षिणा दिने पनि सगुन हेरी हेरी अब हेर म कत्ति महिना बाद आउँदैछु विचरा आइज है हाम्रो घरतिर पनि भन्नु छैन एकैचोटि सगुन पो लिएर आइज भन्छ लौ तँलाई मेरो माया पो लाग्नुपर्ने त मलाई तेरो माया लाग्नुपर्छ तँ त एकदम घरमा मजाले ठाँटसँग बसिरहेको म पो बाहिरबाट आउँदैछु त विचरा म विचरा तँलाई पो माया लाग्दैन मेरो तँलाई माया लाग्दैन मेरो विचारा यो उता बाहिर छ घरमा पनि कन्ट्याक्ट भएको छैन आएको छैन कस्तो होला सिच्वेसनहरू कस्तो कस्तो खाना खाँदैछ विचरा भन्नु छैन साला अन्त त त्यो त त्यो तैँले अन्त त्यो कुरा नगरिकन यो भन्नुपर्ने त तँलाई के के खान मनपरेको छ म बनाइदिन्छु विचरा तँ भर्खर आउँदैछस् कति सालको पछि भन्नुपर्नेमा त सगुन पो के लिएर आउँछस् भन्छ अँ ल्याइदिन्छु ल्याइदिन्छु ल्याइदिन्छु अँ ल ल गतिलो ल्याइदिन्छु नि

साला तैँले मलाई खान नपाएको बनाउँदैछस् त्यहाँ हँ हेर पुरा पुरा साथी पुरा भन्यो हौ यसले त मलाई

अँ मनपर्छ नि अँ थाहा छ नि थाहा छ तिमीहरूलाई के के मनपर्छ

अनि अरूको के छ हालखबर ल ल ल त ल ल